म चाहिँ अब बाहिर यदि जानुपर्यो भने अब छिमेकीहरूलाई भनिराख्छु या अब कसैलाई पैसा दिएर भए पनि हाजिरा लगाएर भए पनि उनीहरूलाई स्याहार सुसार गर्न लगाउँछु घर वरिपरि अब सफादेखिको लिएर डल्लै अब घर देखभालै अब छिमेकीलाई हुन्छ कि अब न मान्छे राखेर हुन्छ उनीहरूलाई अब म हाल्नसक्छु या छिमेकीलाई अब केही अब दिनु पनि सक्छु